एक हजार नौ सय उनानब्बे पाँच लाख पचपन्न हजार पचास सात लाख नौ हजार नौ सय नौ लाख उनानब्बे हजार नौ सय छ लाख तिन हजार दुई सय